ग्रामीण क्षेत्रमा चाहिँ अब युवा युवतीहरू सबै नै बस्छन् अब ग्रामीण क्षेत्रकोहरू ग्रामीण क्षेत्रमै बिहा गर्छ भन्ने कुरो छैन किनभने अब गाउँ बस्तीको मान्छे पनि बजारमा बिहा भएर आउँछ बजारकोहरू पनि गाउँ बस्तीमा बिहा भएर जान्छ अब त्यस्तो जीवन साथीको लागि चाहिँ अब गाउँकोले गाउँमै बिहा गर्नु पर्छ भन्ने छैन अब त्यस्तो समस्या चाहिँ केही पनि छैन यहाँनिर चाहिँ